आर्ट्सहरू बनाउँदा कुनै सजिलो कुरो पनि छैन आर्ट्स बनाउँदा धेरै पनि अपठ्यारोहरू पनि त्यहाँ आउँछन् कतिपय अब हामीले रङ्गको पेन्टिङहरू गर्दा रङ्गहरू बगेर गइरहेको हुन्छन् त्यसलाई फेरि हामीले रिकभर गर्नु पर्छ त्यसको हातको ब्यालेन्स हुनु पर्छ रङ्ग कति लगाइने रङ कति मात्रमा ब्रसले टिप्नु पर्छ र आर्ट्स भित्तामा गर्नु पर्नेछ यस्ता समस्याहरू पुरा आउँछन् र यसलाई पनि हामीले धेरै यसलाई सिक्नु पर्छ कसरी गर्ने यसरी नै अब वाल पेन्टिङ गर्दाखेरि लेख्दाखेरि पनि यस्तै प्रकारले हामीले एउटा बनाएर एउटा केही एउटा हामीले यसको फर्मा जस्तो राखेर पनि हामी आर्ट्सहरू गरेर बनाइरहेका छन् कतिपय अप्ठ्यारो नपरोस् भनेर बास त्यति त हो